म गाउँमा बस्न चाहनुको कारण चाहिँ मेरो पितापुर्खाहरू सबै नै मेरो गाउँमै नै हुर्केको बढेको हो र गाउँमा गाउँको वातावरणहरू एकदमै राम्रो हुन्छ सहरीभन्दा र गाउँमा धेरै कुराको सुविस्ताहरू छ राम्रो छ धेरै नै अब राम्रो हुन्छ गाउँमा गाउँको वातावरणहरू र बजार सह सहरको भन्दा धेरै नै राम्रो कुराहरू हुन्छ त्यसै कारण त्यही म गाउँमै बस्न रुचाउँछु र गाउँको वातावरण नै मलाई त्यही मनपर्छ सहरीभन्दा चाहिँ